हेलो ए हेलो ए तपाईँ कमला दिदी बोल्नु भएको हो ए हजुर ए तपाईँको बारेमा चाहिँ मैले सुनेको थिएँ हो तपाईँ तपाईँहरूले फोटोसुटहरू राम्रो गर्नु हुन्छ भनेर हो त्यसैको लागि चाहिँ फोन गरेको थिएँ हो तपाईँलाई ए ए मेरो बहिनीको चाहिँ वेडिङ छ कि त्यो त्यसको लागि चाहिँ फोटोसुटको लागि चाहिँ चाहिएको थियो हो अनि तपाईँहरू अहिले फ्री हुनुहुन्छ होला यो कमिङ यो कमिङ सन्डे मेरो बहिनीको चाहिँ बिहा छ कि अनि त्यसको लागि चाहिँ फोटोसुट थियो हो त्यसको लागि नि कतिजनाले भन्नुभयो कि तपाईँहरूको बारेमा सुनेको थिएँ तपाईँहरूको ग्रुप ग्रुप पनि रहेछ नि टिमै हुनुहुँदो रहेछ हजुर हजुर हजुर हजुर हजुर आइतबार चाहिँ फर्स्ट डे हो हजुर ए अँ भन्नुमा पनि तपाईँहरूको चाहिँ अब यो जुन चाहिँ फोटोसुट गर्नुहुन्छ नि यसको चाहिँ अब कसरी चाहिँ लिनुहुन्छ चार्ज चाहिँ तपाईँहरूले दिन एक दिनको चाहिँ कसरी लिनुहुन्छ होला है हजुर ए अलिक मिल्छ होला नि है फोटोसुट म हजुर फोटोसुट मात्रै नभएर अब भिडियो पनि न भिडियो पनि गर्नु लाउनु सक् गर्नुपर्ने हुन्छ हो तपाईँहरूलाई तपाईँहरूलाई खबर गर्छु हो अनि त्यसको बादमा अरू अरू पनि अब तपाईँहरूको कस्तो मतलब भिडियो सुट चाहिँ कस्तो यो ड्रोनले ड्रोनहरू पनि ल्याउनु हुन्छ हजुर हजुर ए हजुर हजुर राम्रो रहेछ है भनेपछि त

हजुर ए हजुर ए हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हजुर हजुर हजुर हजुर म हजुर म एकपल्ट मेरो बहिनीलाईसँग सल्लाह गर्छु हो त्यहाँबाट चाहिँ सल्लाह गरेर चाहिँ त्यहाँबाट तपाईँलाई म कन्फर्म गर्छु त्यहाँबाट अब उयो कन्फर्म गरेर तपाईँहरूको अब के कसो एडभान्सहरू अब अब एडभान्सहरू कति के लिनुहुन्छ कि एकैचोटि ए हजुर हजुर ए हजुर हजुर ए हस् हस् हुन्छ त्यसमा अलिकति मिलाइदिनुहोस् है ल अनि तपाईँहरू चिन्ता गर्नु पर्दैन अब त्यहाँ सुत्ने रुमहरू तपाईँहरूलाई एकदम सुविधै बन्दोबस्त सबै है तपाईँहरूको लागि गरिदिन्छु है हुन्छ हस् हुन्छ म बहिनीलाई सोध्छु अनि त्यहाँबाट कन्फर्म गर्छु नि ल हवस् हुन्छ तपाईँ कन्फर्म गरेर म तपाईँहरूको अकाउन्ट नम्बर मलाई पठाइदिनुहोस् म तपाईँलाई एडभान्स पनि त्यहाँ हालिदिइहाल्छु नि ल हवस् हवस् हवस् हुन्छ हुन्छ दिदी राखेँ है हुन्छ